गुड इभिनिङ दाजु के भन्छ मैले तपाईँलाई भोलिको लागि गाडी भनेको थिएँ नि हजुर भोलि मेरो बाघडुग्रा एयरपोर्ट जानुपऱ्यो अनि चाहिँ मैले तपाईँलाई हिजो नै भनेको थिएँ हो अनि अहिले पनि तपाईँलाई सम्झाइ दिइराखेको भोलि मेरो बाघडुग्रा एयरपोर्ट चाहिँ दुई बजीको फ्लाइट छ हो दुई बजी चाहिँ म दुई बजी भन्दा दुई घन्टा अगाडि पुग्नुपर्छ एयरपोर्ट त्यसो भने म त्यहाँनिर बाह्र बजी एयरपोर्ट पुग्नुपर्ने रहेछ अनि हामी भोलिको लागि मैले तपाईँलाई पहिला नै भनिसकेको छु त्यही भएर टाइम चाहिँ मेरो चेन्ज भयो त्यही भएर चाहिँ भोलि तपाईँ यतानिर नौ बजी चाहिँ आइपुगिदिनुहोस् न तल जोरमानेमा तल जोरमानेमा ठिक्कै तपाईँ पुदुङ फाटकदेखि अलिक यता अलिक यता जोरमानेमा त्यहाँनिर एउटा गोरु गोसखान छ त्यहाँनिर आइपुग्दा हुन्छ किनभने अब बाटोहरू बिग्रेको हुन्छ बर्खाको टाइम हो हो अनि नौ बजी म चाहिँ नौ बजी हिँड्यो भने चाहिँ हामी बाह्र बजी पुग्नुसक्छ त्यही भएर चाहिँ भोलि नौ बजी आइदिनुहोस् न ल दाजु